भाइ म दस माइलबाट नर्मदा दिदी बोलेको र मेरो घरमा अब कुनै सेवा हुँदैछ त्यस कारणले गर्दाखेरि तपाईँलाई सामानहरू म खानेकुराको सामानहरू मगाऊँ भनेको अब कतिजना आउँछ अब भेज ननभेज त्यस कारण तपाईँलाई सोधेर म यो कुराहरू तपाईँलाई बताउँछु खानापिना कुन कुन ल्याउनुपर्ने तपाईँले राम्रो ल्याइदिनु होस् अर्को पालि पनि मैले अर्डर गर्न सकूँ भनेर तपाईँलाई यही बिन्ती चढाउँछु अरू त मिठो मिठो चिजहरू पठाइदिनु होस् के छ अब खब खबरहरू गर्नुहोस् मलाई पनि अब के पाकेको छ कसो छ त्यही अर्डर गर्न हामी सकौँ अलिक फ्रेस पठाइदिनु होस् ल अस्तिको पालि अलिक फ्रेस थिएन अलिक यो पालि अलिक चियो पनि थियो अस्तिको पालि यो पालि चाहिँ फ्रेस पनि पठाइदिनु होस् तर अब तातो पनि होस् ल भाइ मेरो गेस्टहरू आइरहेको छ हुन्छ म आउन सकिनँ